मेरो साथीले मलाई एउटा प्रडक्टको नाम भनेको थियो अनि त्यो प्रडक्ट चाहिँ अब फेसमा एप्लाई गर्नुपर्ने रहेछ अब मैले पनि मेरो साथीले पनि मगाएछौँ त्यो भएर मैले पनि मगाएको थिएँ लास्टमा जब ट्राई गरेँ तब त स्किनमा पनि म पनि अब फेसमा कति र्यासेस अब रा रेड रेड भएर पुरा मुखतिर अब के के अब एलर्जी टाइपको भएर अब त्यसमा के के मिक्स रहेछ के हो अन्त फेरि त्यसको दाम पनि बेसी परेको थियो लास्टमा अनि फेरि प्रडक्ट पनि राम्रो रहेन रहेछ होइन अनि त्यस्तो राम नराम्रो अब कस्तो खालके प्रडक्ट पाएँ अब मैले होइन पैसा पनि बेसी लिएर दिँदा पनि राम्रो पाएन फेसमा कति र्यासेस भएर अहिले कस्तो पोल्ने टाइपको खालके भएर कस्तो पोलिरहेछ मेरो त्यस्तो अन्त प्रडक्ट्सले त्यही प्रडक्ट्सले गर्दा चाहिँ पुरा अब स्किन खराब भएको छ होइन अन्त अब त्यो फर्काउनुपर्ने भयो अब त्यसको दाम पनि कत्ति परेको थियो राम्रो होला भनेर मगाएँ लास्टमा यस्तो प्रडक्ट त राम्रो प्रडक्टै रहेन रहेछ के थाहा अब हामीलाई पनि लास्टमा मगायो मगाएर त उ अहिले लास्टमा आफ्नो स्किन खराब भएर अझै पैसा खर्च डक्टरलाई यो त्यो डक्टरकोबाट के के गर्दा पैसा खर्च भयो अब त्यही फर्काउनै भयो